यहाँ दार्जिलिङमा जिटिएले धेरै जस्तो कम्पिटिसनहरू अर्गनाइज गरिन्छ अन्त तिनीहरूले चाहिँ हामीलाई कलेजहरूतिर स्कुलतिर इन्भिटेसनहरू पठाउँछ नानीहरूलाई केही खेलकुदहरूतिर स्पोर्ट्सहरूतिर मार्सल आर्टहरूतिर केहीमा इन्ट्रेस्ट छ भने पर प्रतियोगिताले लिनु भनिन्छ अन्त मैले चाहिँ ज्यादातर कराटेहरूतिर लिएको थिएँ अन्त त्यति बेला चाहिँ म स्कुलमा थिएँ त्यति बेला त्यो कर्सियङको टुर्नामेन्ट थियो अन्त त्यति बेला हाम्रो धेरै जस्तो राउन्डहरू हुन्छ अन्त त्यति बेला हामीलाई हाम्रो कराटे त्यो स्किल हुँदाखेरि हामी थर्ड थर्डहरूतिर चाहिँ अब पुगिसकेको थियो धेरै जस्तो एकदम स्किल भएको थियो एकदम ज्यादा प्र्याक्टिस गरेर ब्ल्याक बेल्टहरू थियो होइन हामीहरू चाहिँ ज्यादातर ब्राउन बेल्टहरू थियो अन्त हामी अन्त अरूहरू चाहिँ ज्यादातर भलिबलहरू खेल्ने के भन्छे बे फुटबलहरू खेल्ने अन्त टेनिसहरूतिर रनिङहरू तिर थियो अन्त धेरै जस्तोले प्रतियोगितामा पार्टिसिपेटहरू पनि गरेको थियो अन्त जित्नेहरूलाई गोल्ड मेडलहरू अन्त पार्टिसिपेन्टहरूलाई सर्टिफिकेटहरू प्राप्त गरेको थियो कति अब फर्स्ट प्राइजहरू जित्नेहरूलाई क्यासहरू पनि दिएका थिए अन्त तिनीहरूलाई जो जो फर्स्ट आएको थियो तिनीहरू नेसनल लेभलमा पनि पार्टिसिपेट गर्नुको लागि नाम पनि उयो दर्ज गरेको थियो